गायकहरूले आफ्नो भोकललाई नानी जस्तै स्याहार्नु पर्छ त्यसै गरी नै म आफ्नो घाँटीलाई चाहिँ चिसोबाट बचाउँनुको लागि एकदमै सर्दी देखि बचाउँनुको लागि चाहिँ प्राय चिसो बेलामा घाँटीलाई मजाले मफ्लरहरू लगाएर तातो लुगाले बेरेरनै बस्छु अनि अर्को कुरो साह्रै चिसो पानी पनि खाँदिन अनि अर्को कुरो साह्रै तातो पानी पनि खाँदिन त्यो मन तातो बनाएर त्यो चिसो र तातो पानी मिसाएर होइन उमालेको पानीलाई अलिक सेलाएर पिउन सक्ने भएपछि पिएर खान्छु पिउँछु अनि त्यो सँगसँगै बेलाबेलामा समयसमयमा म गर्गल भनिन्छ त्यो पानीमा मन तातो पानीमा थोरै मात्रमा नुन हालेर गर्गल गरेर घाँटीमा यदि खर खर होला जस्तो भयो भने त्यसरी आफूलाई सफा घाँटीलाई सफा जबकि मेरो आफ्नो आवाज चाहिँ अब राम्रोसँगले निक्लिओस् सुमधुर निक्लिओस् भन्ने त्यो कतिवटा प्रविधिहरू अप्नाउँछु अनि साथै धेरै कुरो खाना कुराहरूमा पनि साह्रै पिरो पनि खाँदिन अनि यो अमिलो कुरो पनि एकदमै अमिलो पनि खाँदिन त्यसले पनि आफूलाई त्यो घाँटीलाई बिगार्ने डर हुन्छ त्यसै कारण त्यसलाई एकदम पिउन मन परे भने एकदम थोरै अमिलो पानी हालेर थोरै मात्रमा त्यो प्रकारले पिउने गर्दछु